दार्जिलिङ जिल्लामा उब्जाउने मुख्य बालीहरूमध्ये धान सागसब्जी अदुवा हुन् र यी कुराहरू धेरै मात्रामा नै यहाँ चलेको देखिन्छ र यसरी धान अदुवा सागसब्जी धेरै मात्रामा त्यो बजारमा लगेर बेच्ने पनि गरिन्छ र यहाँ विशेष गरेर दार्जिलिङ क्षेत्रमा धान र अदुवाको बढी मात्रामा माग छ र यो बिउ छर्नदेखि बजारमा लगी धान बेच्ने प्रक्रिया धान बेच्ने प्रक्रिया कसरी छ भन्दा मानिसहरूले प्रायःजसो खेती धानको खेती गरेर त्यो धानलाई बोराबोरामा हालेर यसरी समयको मागअनुसार समयको मूल्यअनुसार उनीहरूले बेच्ने गर्छन् र यसरी बेचेर लगेर उनीहरूले त्यसलाई मसिनमा हालेर चामल बनाउँछ र त्यो चामललाई दोकान दोकानमा बाँडेर दोकान दोकानबाट अरूले उपभोग गर्छन् र यहाँ विशेष गरेर धान सागसब्जी र अदुवा विशेष गरेर बिक्री हुन्छ र यो धान विशेष गरी ब बर्खामा पानीको मौसममा उब्जाइने गरिन्छ र यसका लागि वर्षा नै एकदमै अनुकूल मौसम हो र पानीबिनाको धानको खेती गर्न सकिँदैन